हाम्रो हाम्रो पशु पक्षीलाई चाहिँ अब खर्च धेरै लाग्छ बिमार हँदाखेरि पशुलाई धेरै खर्च हुन्छ अनि हाम्रो किनभने हाम्रो जग्गामा रोड छैन त्यही कारणले गाउँमा त डाक्टरहरू छैन पशु पक्षीको टाढो टाढो छ बजारतिर छ फोन गरेर बोलाउनु पर्छ धेरै टाइम लाग्छ अनि धेरै खर्च हुन्छ गाडी भाडा दिनु पर्छ हो अनि डक्टर खर्च पनि दिनु पर्छ चिया पानी पनि दिनु पर्छ उनीहरूलाई धेरै हामीलाई धेरै गाह्रो छ धेरै खर्च लाग्छ पशु पक्षीलाई अब दबाई पानी गर्नु पनि साह्रो छ अनि हाम्रो जग्गा पनि धेरै टाडो छ अनि कोही बेला भनेको जस्तो पनि हुँदैन फोन पनि गर्नु मिल्दैन कोही बेला हाम्रो जग्गामा रोडको पनि असुविधा छ यसकारण हामी पशु पक्षीलाई स्याहार्नु पनि साह्रो लाग्छ